भारतका सबैभन्दा लोकप्रिय खेलहरूमा क्रिकेट फुटबल कबड्डी चेस ब्याडमिन्टन अन्यहरू पनि छन् है यसमा कबड्डी त हाम्रो राष्ट्रिय खेल भइहाल्यो तर क्रिकेट र फुटबललाई चाहिँ यहाँका मानिसहरूले अति नै चाख मानेर अथवा सौखिन रूपमा खेल्छन् है फुटबल मा मानिसहरूले अति नै चाख लिन्छन् यहाँका मानिसहरूले हाम्रो जग्गा कालेबुङमा चैँ फुटबल चैँ एउडा उत्सवको रूपमा खेलिन्छ विशेष गरेर पन्द्र अगस्तको समयमा मैना दिन अघिदेखि नै फुटबल खेलाइन्छ यतिसम्म बाहिर देशबाट पनि टिमहरू खेल्न आउँछन् अति नै रोचक खेलहरू रोचक ढङ्गमा खेलाइन्छ मानिसहरूको भिड लाग्छ उनीहरूले टिभीमा हेर्नभन्दा ज्यादा मैदानमा गएर हेर्न रुचाउँछन् किनकि एकदमै उत्साहवर्धक हुन्छ यो फुटबल त्यसबाहेक क्रिकेट त अब भारतभरि भारतमा त्यसै पनि है कुनै पनि समयमा खेलिरहने खेल हो तर पनि त्योभन्दा पनि बेसी फुटबललाई चाहिँ मलाई फुटबल चाहिँ मलाई पनि मनपर्छ त्यस बाहेक अब चेस र ब्याडमिन्टन त प्रायः अब यो यिनीहरू इन्डोर गेममा आउँछ र चाख मान्नेहरूले हेर्छन् यिनीहरू पनि कबड्डी पनि चाखलाग्दै हुन्छ तर पनि कबड्डीभन्दा पनि बेसी क्रिकेट र फुटबललाई नै मानिसहरूले चास चासो दिन्छन् देशका सबैभन्दा प्रसिद्ध धावकहरू हामीले पहिल्यैदेखि जानेको चाहिँ पुरानो नामहरूमा पिटी उषा मिल्खा सिंहहरू हुन् जसले चाहिँ भारत देशलाई विश्वमा नै चिनाए त्यसबाहेक हाम्रो पहा पाहाडी जग्गाबाट कालेबुङहरूबाट चाहिँ रोशनी राई उत्तम छेत्री यिनीहरू पनि नाम अघि आइरहेको छ जसले चाहिँ हाम्रो देशलाई नै पनि प्रतिनिधित्व गर्ने क्षमता राख्छन् यिनीहरूले अवसर पाए देशका नाम अवश्यै पनि रोसन गर्छन् धन्यवाद